पानी शुद्ध गर्नलाई हामी सामान्यत फिल्टर गर्ने तरिकामध्ये एउटा चाहिँ गरम गर्छौँ हामी गरम भए गरेपछि पानीमा कुनै पनि हानीकारक जीवाणुहरू छ भने त्यो नष्ट हुन्छ भन्ने सबैलाई थाह छ त्यो एउटा तरिकाले गर्छौँ हामी त्यो त डेली नै गरिरहन्छौँ प्राय दिनदिनै र कहिले कहिले चाहिँ पानी धमिलो आउँदाखेरि हामी के गर्छौँ भने एउटा भाडामा कोइला बलौटा आदि हालेर त्यसको तलपट्टि चाहिँ चुने दुलो बनाएर माथिबाट पानी हाल्दाखेरि त्यसको पानीमा भएको मसिनो नराम्रो कणहरू र देखिने धमिलो पानी या बलौटाको कणहरू सबै चाहिँ छानिएर कोइलाले अब्जर्बसन गर्छ अनि बलौटाले पनि छानेर तलपट्टि फिल्ट फिल्टर भएर तलपट्टि झर्ने गर्छ यो प्राय जस्तो चाहिँ ह्यान्ड पाइप भएको ठाउँतिर चाहिँ यस्तो गर्छ अनि पानीमा भएको जुन आइरनको दुर्गन्ध छ एक प्रकारको त्यो पनि नष्ट भएर जान्छ